एकदिन म नबोल्ने साथी थियो पहिला त बोल्थ्यो अहिले त बोल्दैन उ साथीसँग काम गर्नु पर्ने थियो त्यहाँनिर चाहिँ बैदारले त्यहाँ दुईजनाले यहाँ गर्नु है भनेर चाहिँ देखाइरहेको थियो अन्त उ पनि मसँग बोल्दैन म पनि उसँग बोल्दिनँ त्यहाँनिर चाहिँ काम गर्नु पर्ने दिन थियो त्यहाँनिर लगभग चार घन्टा चाहिँ उ र मसँगै काम गर्नु पर्ने अन्त काम गर्नु भन्दा पनि पत्ती टिप्नु पर्ने अन्त उसले भन्छ त्यो पत्ती भएको सबै मेरो पत्ती नभएको तिम्रो त्यहाँ निक्कै बहस भयो त्यहाँनिर चार घन्टा उसँग बिताउनु चाहिँ मलाई बहुत साह्रो गाह्रो पर्यो र पनि मैले त्यस्तो जग्गातिर पनि मैले काम गरेँ अहिले बोल्दैनौँ र पनि कामहरू चाहिँ हुन्छ साथमा तर त्यो चार घन्टा कसरी बिताएँ के गरेर बिताएँ मलाई थाहा छ त्यसरी नि गर्नु पर्दोरहेछ काम भन्ने कस्तो कस्तो जग्गामा के के हुन्छ त्यो दिन त्यसरी बित्यो अहिले ठिकै छ हल्का फुल्का बोल्छौँ तर त्यस्तोहरू चाहिँ गर्दैनौँ अहिले सँगै पऱ्यो भने पनि उसँग बोलाचाला छैन परेन भने परेन परेन तर त्यो दिन चाहिँ मैले कसरी कटाएँ त्यो चाहिँ मलाई थाहा छ त्यस्तो दिनहरू पनि पर्दो रहेछ त्यो दिन त्यो पत्ती टिपेर दस किलो त निकाल्नै पर्ने उसले पनि निकाल्नै पर्ने मैले पनि निकाल्नु पर्ने तर त्यो उ फेरि मसँग नबोल्ने म पनि उसँग बोल्थिनँ र पनि दस किलो चाहिँ यहाँबाट दुईजनाले निकाल्नै पर्छ भनेको थियो उसले भन्छ पत्ती भएको भएको उसको पत्ती नभएको चाहिँ मेरो भन्छ त्यो कुरामा निकै लामो बहस भयो काम गर्नु पर्ने चार घन्टा थियो तर त्यो चार घन्टामा डिस्कस हुँदै डिस्कस हुँदै नि जबरजस्ती गरेरै नि चार घन्टा बिताएर पनि दस किलो पत्ती चाहिँ निकाल्यौँ द दस किलो बेसी पनि निकाल्यौँ दुईजनाले तर त्यस्तो चाहिँ अहिलेसम्म चाहिँ त्यही दिन थियो अहिले चाहिँ त्यस्तो भएको छैन त्यस्तो दिनहरू पनि आएको छैन त्यो दिन चाहिँ त्यस्तो भयो